स्कुलमा चाहिँ मलाई सबैभन्दा बेसी मनपर्ने विषय भनेको नेपाली हो किनकि मलाई नेपाली विषय चाहिँ किन मनपरेको भन्दाखेरि चाहिँ नेपाली विषयको टिचर्स पनि अब धेरै राम्रो हुनुहुन्थ्यो मजाले पढाउनुहुन्थ्यो बुझाएर केही बुझेन पनि फेरि दोहोऱ्याई दोहोऱ्याई पढाउनुहुन्थ्यो त्यसै कारण पनि मनपरेको अन्त नेपाली भनेको चाहिँ आफ्नै भाषा भएको कारणले गर्दा पनि होला जस्तै सुनिरहेको बोलिरहेको बोल्ने बुझ्ने भाषा भएको कारणले गर्दा चाहिँ मलाई नेपाली चाहिँ धेरै नै मनपर्छ विषयहरूमा चाहिँ